तपाईँलाई गायन क्षेत्रमा धेरै रुचि लाग्दोरहेछ तपाईँकोमा गायन क्षेत्रलाई लिएर धेरै अनुभव पनि रहेछ

अँ मलाई चाहिँ अब यो गायन क्षेत्रमा चाहिँ अब किन रुचि लागेको भनेदेखिलाई चाहिँ अब यो अब गीत भन्ने कुरा चाहिँ यस्तो हो जहाँ चाहिँ अब के भन्छ अब आफ्नो इमोसन्सहरू बाहिर निस्किन्छ जब हामीले गीतहरू सुन्छौँ आफू अब सुख सुख होस् या अब दुःख होस् त्यति बेला हाम्रो अब त्यो गीत जब सुन्छौँ हामीलाई अब आनन्द महसुस हुन्छ होइन अन्त अब मलाई अब के भन्छ गीत भन्ने कुरा चाहिँ अब हामी त्यो सुख र दुःख अब महसुस हुनको लागि मात्रै होइन अब जब अब गीत चाहिँ अब बिहातिर होस् यानि अब पार्टीहरूतिर होस् त्यति बेला पनि अब गीतलाई अब के भन्छ इम्पोरटेन्स दिएको छ र मानिसहरू अब जति पनि मरेर गए तापनि अब उनीहरूको अब के भन्छ गीतले नै चाहिँ उनीहरूलाई चिनिएको छ जस्तै अब नारायण नारायण गोपालहरू भयो होइन उनीहरू मरेर गए तापनि उनीहरूको गीत अहिलेसम्म सुन्छिन्छ मान्छेहरूले उनीहरूको गीत नै एकदम अमर रहन्छ उनीहरू मरेर गए तापनि होइन त्यस्तै अब बाहिरको जस्तै सिङ्गरहरू भए होइन जस्तै अब प्रविशाहरू भए उनीहरू पनि छन् तर हामीले अब चिने नचिने तापनि अब हामीले उनीहरूको गीतद्वारा अब हामीले अहिले पनि अब हामीले गीत पनि सुन्छौं उहाँहरूको होइन तर हामीले उनलाई चिन्नु त सकेको छैनौँ र पनि अब गीतद्वारा अब उनीहरूलाई हामीले चिनिन्छ होइन त्यही कारणले चाहिँ अब यो यति पनि हो मलाई त्यसै कारणले चाहिँ अब गीतलाई चाहिँ अब मलाई चाहिँ अब प्रभाव पार्छ त्यही कारणले गर्दा चाहिँ